हेलो अहिले सब्जी के केहरू हुँदैछ हौ ए कसरी छ बन्दकोपीहरू चाहिँ ए त्यो त साह्रै भयो त हौ अन्त बजारमा त अलिक सस्तै छ त हौ अन्त बस्तीमा उठाउँदै त्यस्तो साह्रो महँगो बाढी आएर बगााएर लगेर त अन्त हाम्रो पनि त यहाँ कस्तो भइरहेछ बाटोहरू बन्द भएर सब्जीहरू खानु नपाएर बस्तीको मान्छेहरू बजारको मान्छेहरू यहाँ कस्तो बिजोक भइरहेछ अन्त बस्तीको मान्छेले त्यस्तो भन्यो भने त कहाँबाट चाहिँ ल्याउनु हामीले चाहिँ अन्त ए त्यति मात्रै छ अन्त सागसब्जीहरू चाहिँ अरूले अरूले चाहिँ कति दाममा उठाउँछ सब्जीहरू चाहिँ को कोले उठाउँदैछ कहाँ कहाँबाट आउँछ व्यापारीहरू चाहिँ तपाईँकोमा चाहिँ ए म त भयो भने डल्लै पिकअप लिएर आउँ भनेको सब्जी उठाउनु लागि पुरै छ तपाईँहरूकोमा सब्जी है उसो भा यहाँ मलाई सब्जी पुरै चाहिएको छ कि सब्जीको डिमान्ड चारैपट्टिबाट आएको छ अन्त म चाहिँ अब दाम मिल्यो भने चाहिँ आउनु पऱ्यो भनेको नि तपाईँकोमा पुरै सुनेँ नि त सब्जीहरू ए कहिले आउनु उसो भए अन्त हजुर डल्ले खोर्सानी चाहिँ कसरी छ हजुर टिका लाउनुपर्छ नि डल्ले खोर्सानी चाहिँ कसरी छ ए तिन सय रुपियाँ चाहिँ अलिक महँगै भयो नि त डल्ले खोर्सानीको चाहिँ अलिक डिमान्ड छ कि अहिले अचार हाल्ने हरे नि त सप्पैले ए ए उसो भए म अर्को हफ्ता चाहिँ आउँछु नि ल तपाईँकोमा सबै रहेछ सब्जीहरू हुन्छ हुन्छ हुन्छ हजुर हजुर